हेलो म्याम स्वागत छ तपाईँलाई हाम्रो हम्बल एन्ड क्याफे कालिम्पोङमा हजुर भन्नुहोस् तपाईँलाई के चाहिएको छ हजुर हाम्रो यहाँ ब्ल्याक कफी ब्ल्याक टी मिल्क टी तपाईँले अब स्न्याक्सहरू पनि पाउँछ के खानु चाहनुहुन्छ हजुर हजुर छ भन्नुहोस् न प्राइस फिफ्टिन ए हुन्छ हजुर हजुर हाम्रो क्याफेको नाम हङ्गर हन्ट हजुर हजुर ए हजुर हामीले हामीले भन्दा पनि मैले अब यो क्याफे खोलेको चाहिँ झन्डै चार पाँच वर्ष जस्तो भयो निकै टाइम भइसक्यो यो खोलेको र मैले चाहिँ पर्सनल एउटा सानो सपदेखि सुरु गरेको थिएँ अन्त त्यतिबेला त्यस्तो बेसी फाइनेन्सियल कन्डिसन पनि त्यस्तो राम्रो थिएन लोन लिएर मैले स्टार्ट गरेको थिएँ र यत्रो वर्षमा निकै निकै डेभलोप भइसक्यो अब निकै चल्नु पनि थालेको छ नाम पनि छ मेरो क्याफेको र त्यो बिचमा चाहिँ अब निकै प्रोब्लम्सहरू आयो अब एक त अहिले कालिम्पोङमा बेसी पपुलेसन भएर जग्गाहरू पनि पुरा साह्रो पर्छ चाहिएको जग्गामा खोज्नु र फर्स्टमा त अब सानो सप खोल्यौँ त्यहाँबाट बेसी चल्थेन त्यतिबेला जस्ट अब अलिअलि एक दुई रुपियाँको मात्रै कमाइ हुँदै थियो प्लस यता हाम्रो लोन पनि थियो अन्त बादमा निकै स्ट्रङ हुँदै गयो त्याँदेखि हामी त्यहाँबाट सरेर जग्गामा आयौँ कालिम्पोङको मेन बजारमा त्यहाँपछि चाहिँ मेरो सप अलिक ठुलो बनायौँ त्यसपछि निकै कस्टमरहरू आउनु थाल्नुभयो र अब कस्टमरहरू आउँदै जाँदाखेरि हामीले कतिजना काम गर्नेहरू पनि हाल्यौँ राख्यौँ अन्त त्यसपछि बिस्तारी बिस्तारी हुँदै यतिकै डेभलोप भएर आइहाल्यो अब यत्रो साल भइसक्यो र अहिले चाहिँ राम्रो चलिरहेको छ क्याफे अब हजुर हाम्रो यहाँनिर इम्प्लोयरहरू चाहिँ अहिले दसजनाहरू जस्तो छ अब हाम होम डेलेभरी पनि गर्छौँ त्यसको लागि यता पाँचजना फाल्टैहरू छ अनि क्याफेमै हेर्ने दसजना छ एक दुईजना भित्र काम गर्छ र अरू चाहिँ सर्भ गर्नु मान्छेहरू आएको हेर्नु हो यस्तोमा हजुर हजुर हजुर हाम्रो अब क्याफे चाहिँ यस्तो खालको अब दिउँसो चाहिँ हामी टी कफी आउनेहरूलाई दिन्छौँ अनि नाइटमा चाहिँ हाम्रो एक साइड बार छ र हामी बार नाइटमा चाहिँ बार चलाउँछौँ र त्यो चाहिँ एक बजीसम्म मात्रै खुल्ला हुन्छ अन्त बिहान बिहान खोल्ने चाहिँ नौ बजीदेखि यता अन्त हजुर अहिले त निकै चलेको कारणले बेनिफिट बेनिफिट त निकै हुँदैछ किनभने अब दिउँसो यता हाम्रो क्याफेहरू चलिहाल्छ अनि बेलुका भएपछि हाम्रो यता नाइट बार खोलिन्छ र बारमा पनि बेलुका निकै मान्छे आउँछ सो अहिले राम्रै कमाइ त हुँदैछ बेनिफिट्सहरू पनि हुँदैछ निकै हजुर यो कोरोनाको टाइममा चाहिँ निकै प्रोबलम फेस गर्नुपऱ्यो किनभने हाम्रो यता उयो पनि खोलिएको थिएन सप पनि खोल्नु पाएको थिएन प्लस हामी बाहिर पनि निक्लिनु सकेको थिएनौँ तर त्यति बेलासम्म चाहिँ यति डेभलोप भइसकेको थियौँ कि हामी अब त्यस्तो ब्याङ्क्रप्ट चाहिँ हुनु परेन अब पहिल्यै निकै पहिला खोलेको भएर चाहिँ अब त्यति अब पैसाहरू थियो हामी त्यही बिचमा अब सरबाइभ गर्नु सक्यौँ अनि जस्तै अब यो कोरोना बिस्तारै हट्दै गयो अन्त हामी यता फेरि बिस्तारी बिस्तारी अहिले फेरि नर्मल आइसकेको छ फेरि त्यही लाइनमा अब राम्रै चल्नु थालेको छ किनभने मान्छेहरू पनि अब नि अब सबैजना कामतिर आउनु थालिसक्यो र त्यही भएर अहिले चाहिँ एकदम नर्मल छ र कोरोनाको टाइममा पनि त्यस्तो बेसी अब एफेक्ट परेन हजुर अब कस्टमर कोही बेला अब हुन्छ त्यस्तो कोही कोही बेला कोही बेला कस्टमरले पनि बिर्सेर निक्लेर गइदिनुहुन्छ है अब गइसकेपछि त हामी केही गर्नु सक्दैनौँ र कोही कोही बेला हामी रेगुलर कस्टमरहरूलाई चाहिँ अब ट्रिटहरू दिन्छौँ र अब कोही कोही बेला अब जस्तै बाँकी हौ यस्तोहरूतिर पनि रेगुलर कस्टमरहरूलाई त चलिहाल्छ अब अब अरू रहेको त्यो उयोहरू अब बिर्सेर गइहाल्यो भने अब त्यो के गर्नु रिकभर हुनु सक्दैन हजुर टिप्स त अब इम्प्लोयरहरूले पाउने गर्छ र अब उनीहरूको अब सर्भिस राम्रै छ भने अब दिनुहुन्छ होला सायद राम्रै टिप्सहरू हजुर मेरो सुप्रिया हजुर म फर्स्ट स्टार्टिङमा चाहिँ मैले एक्लै गरेको थिएँ लोन निकालेर त्यहाँबाट पछि बादमा चाहिँ मेरो जो फेमिली मेम्बर्सहरू हुनुहुन्छ उनीहरूले पनि निकै सपोर्ट गर्नुभयो बादमा म यता कालिम्पोङमा सिफ्ट मेन प्लेसमा सिफ्ट भइसकेर चाहिँ अन्त अहिले चाहिँ हामी अब सबैजना मिलेर चलाउँछौँ हजुर हुन्छ थ्याङक यू हजुर हुन्छ तपाईँ पनि आउँदै गर्नुहोस् हाम्रो क्याफेमा राम्रो लाग्यो तपाईँससँग बात गरेर हुन्छ थ्याङक यू ह्याभ अ गुड डे